मलाई चाहिँ बेसीजस्तो चाहिँ साधारण खानै मनपर्छ होइन जस्तै साग भयो होइन सिमी लौका इस्कुस होइन अनि गाजर यस्तैहरू मनपर्छ होइन मासुहरू पनि मनपर्छ तर कहिले कहिले होइन अन्त जस्तै अब सागहरू खायोभने होइन आँखाको लागि राम्रो हुन्छ अनि इस्कुस लौकाहरूले चाहिँ अब मान्छेहरूलाई मोटापादेखि घटाउँ मतलब त्यस्तो मोटो हुँदैन फेटहरू हुँदैन भन्छ होइन डायबिटिस पेसेन्टहरूको लागि पनि राम्रो भन्छ इस्कुस होइन यसमा चाहिँ अब बेसीजस्तो पानी भएको कारणले होला हार्ट डिजिसहरू पनि प्रिभेन्ट गर्छ भन्छ त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ भेजहरू मनपर्छ होइन गाजरहरू गाजर चाहिँ किन मनपर्छ भने यसमा चाहिँ जिरो फ्याट हुन्छ भन्छ होइन आँखाको लागि पनि राम्रो हो भाइटामिन डीहरूको लागि पनि राम्रो हो भन्छ होइन त्यसै कारण चाहिँ मलाई त्यस्तो खानाहरू चाहिँ मनपर्छ